दाजु सुन्नुहोस् न गाडीको बारेमा सोध्नु थियो तपाईँलाई है भोलिको दिनमा हामी चाहिँ मेरो परिवार है सातजना छुम् भोलि चाहिँ अन्त हामी चाहिँ घुम्नु जाने भनेर सल्लाह गरेको छ है भोलि हामी जानु चाहिँ त्यो पेदोङको सिल्लरी भन्ने जग्गा चाहिँ जाने हो है अन्त हामी सातजना भएको कारणले गर्दा मैले एउटा अलिक ठुलै जुन चाहिँ चाहिँ अलिक आफूलाई सुविधा हुने गाडी नै हेरोको है अन्त यदि तपाईँकोमा जिप छ भने मिलाइदिनु सक्नुहुन्छ भने मलाई तपाईँले इन्फर्म गरिदिनुहोस् न है